अब साग सब्जी लगाएर मात्रै हुँदैन अब त्यसलाई राम्रोसँग स्याहार गर्नुको लागि कतिवटा त अब आफ्नोमा आइडिया पुग्दैन र अब हामीभन्दा जान्नेहरू पनि छन् कतिजना गाउँमा र जस्तै यहाँ माथि एकजना भाइ छ लालबादुर भन्ने ऊ ऊ चाहिँ निकै खेती गरेको धेरै वर्ष भयो र उसले चाहिँ सबै कुरो रोगहरूको विषयमा यो दबाई लाउनु पर्छ ऊ दबाई लाउनु पर्छ भन्ने कुरोहरू चाहिँ उसकोबाट हामी सिक्छौँ